हामीले सङ्गीत गाउँदा है हामीले जब पनि कुनै पनि एउटा अब कहीँ पनि सङ्गीत गाउँछ अब जस्तो कि अब गाउँठाउँमै होस् पूजातिर होस् यता कहीँ सोहरूतिर सङ्गीत गाउँछ भने है त्यति बेला हामीले पहिला लामो सास फेरेर एकदमै लामो सास फेरेर गाउनु पऱ्यो त्यो लामो सास फेरेर गाउँदाखेरि पछि अब कति बेला कुन चाहिँ लाइनहरूतिर एकदमै त्यो गीत हाई नोटतिर हुन्छ है त्यतिबेला हामीलाई साह्रो पर्छ त्यति बेला टक्कै अब हामीले माइक्रोफोन अठ्ठ्याइराको हुन्छ हातमा त्यो माइक्रोफोन हलका तल झारेक झारेर त्यति बेला अब त्यो स्वर अलिकिति अब हलका त्यो अड्किन्छ नि त त्यो हलका स्क्र्याच हुन्छ त्यति बेला हलका त्यो नसुनोस् भनेर हलका तल झार्नु पऱ्यो अन्त कति बेला अब टक्कै ब्रेक हुन्छ त्यति बेला एकछिन सास मजाले फेर्नु पऱ्यो त्यो ब्रेक हुँदा मजाले सास फेरेर फेरि एकदम गाउनु जब त्यो ट्र्याक सुरु भयो इन्स्ट्रुमेन्टहरू त्यो गाउने टा टाइमिङ आयो त्यति बेला फेरि सास लामो तानिकन गाउनु पऱ्यो है अब त्यही अब गाउनु अगाडि गाउँ अब गाउँदाखेरि अब त्यही हामीले अब एकदम ध्यान राख्नु पऱ्यो अब त्यसरी अब सुधार गर्नु सकिन्छ हामीले